पहिलाजस्तो अहिले खेतीबाली हुँदैन अहिले माटो पहिलाको जस्तो राम्रो छैन अहिले केमिकलहरू लगाएर माटो पुरा बिग्रिएको छ अ अगाडि माटो राम्रो हुन्थ्यो आफ्नो गाईको घरमा पालेको गाईको मलहरू लगाउँथ्यौँ अर्ग्यानिक खेतीहरू हुन्थ्यो सबै कुरो उन्नति राम्रो हुन्थ्यो अहिले केमिकलहरू लगाएर अलिक दिनसम्म राम्रो तुलफुल राम्रो सप्रिछ खेतीबाली सग्लिन्छ त्यहाँबाट पछाडि फेरि त्यो माटो बिग्रिएर अहिले केही कुरो पनि हुँदैन केमिकलले सबै बिग खेतीबाली बिगारेको छ पहिलाको जस्तो उन्नति केही पनि फसल भएर हुँदैन